हजुर भन्नुहोस् न

हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर

ए तपाईँले होटेलको बुकिङहरु चाहिँ गर्नु भयो ए हजुर हजुर यो तपाईँको दार्जिलिङमा चाहिँ दुईवटा दुईवटा छ है यस्तो म्युजियमहरू चाहिँ अन्त एउटा चाहिँ यो तपाईँको घुममा छ रेलवे स्टेसन घुम रेलवे स्टेसन त्यहाँनिर टोय ट्रेनको छ हो एउटा म्युजियम हो त्यहाँ त अब चाहिँ टोय ट्रेनको विषयमा छ त्यहाँ तपाईँहरू घुम्नु सक्नुहुन्छ हो अनि एउटा चाहिँ यता सिङमारी साइड छ जुन चाहिँ यो सुन तपाईँले सुन्नु भएको होला हो यो जुन चाहिँ एचएमआई भन्छ नि त्यो जू भित्र नै छ त्यो त्यो चाहिँ अब यो तेन्जिङ नोर्गेकै चाहिँ मोउनटेनहरू चड्दाखेरि के के सामानहरू युज गरेको चाहिँ विषयमा छ त्यो उयेस चाहिँ

हजुर तपाईँ त्यसमा चाहिँ अब जू पनि घुम्दा भयो त्यहाँ अनि उयेस त्यही म्युजियमहरू घुम्दा पनि भयो हजुर हजुर त्यो गाडीको व्यवस्था पनि हुन्छ तपाईँहरूले अब पहिला यो होटेलको बुकिङ चाहिँ गर्नुपऱ्यो हो हुन्छ तपाईँले यो होटेल चाहिँ पहिला अनलाइन बुकिङ गर्नुहोस् हो अनि त्यो अनि हाम्रो हाम्रो होटेलबाट त्यो व्यवस्था मिलाइदिइहाल्छ नि त्यो गाडीको अनि तपाईँलाई अब तपाईँलाई अब एक्लै जानु अब कस्तो लाग्यो भने हामी उयेसहरू पनि उयो गर्छ जस्तो उयो गाइडहरू पनि प्रोभाइड गर्छ हामी हजुर त्यो गाडी भाडा र अनि गाइडको चाहिँ अलिक ऐक्स्ट्रा पैसा लाग्छ हो हुन्छ हुन्छ